विशेष गरेर म शिक्षा विभागमा कार्यरत छु म एकजना पेसाले शिक्षक हुँ शिक्षक पनि म नेपाली विषय नै पढाउने गर्छु नेपाली विषयकाे शिक्षक हुँ अनि म आफ्नो पेसामा एकदमै सन्तुष्ट छु किनभने यो एउटा नोबल काम हो शिक्षण पेसा चाहिँ एकदमै राम्रो कार्य हो यसलाई मैले आफ्नो प्रोफेसनको रूपमा होइन तर यसलाई मैले भोकेसनको रूपमा लिएको छु किनभने यो चाहिँ ईश्वरको एउटा बोलावट हो ईश्वरको एउटा इच्छा हो कि मैले शिक्षण जस्तो एउटा पेसालाई रोज्ने एउटा अवसर पाएँ जीवनमा धेरै त्यस्ता अवसरहरू आए तर मैले शिक्षण पेसालाई नै रोजेँ किनभने म विद्यार्थीहरूको जीवन लाई आउने पीडि लाई एउटा उज्ज्वल दिशातर्फ अग्रसर गराउने मेरो एउटा सोच थियो सानो छँदादेखि नै म शिक्षकहरूबाट प्रेरित बनेँ जीवनमा केहि मेरा यस्ता शिक्षकहरू थिए जुन शिक्षकहरूले पढाएको मलाई मन पर्थ्यो अनि उँहाहरूद्वारा म प्रेरित बनेँ अनि आफु साहित्यको विद्यार्थी भएको कारणले गर्दा साहित्य लेखनतिर म अग्रसर बनेँ अनि साहित्य लेखन सँगसँगै शिक्षाको क्षेत्रमा पुस्तक पढ्नु त्यहाँबाट प्राप्त गरेको ज्ञानहरूको अनुभवहरू बाटऊ बिधार्थीहरूलाई प्रदान गर्नु भन्नु मेरो एउटा जीवनको एउटा उद्देश्य पनि थियो र आज ईश्वरको इच्छा होला मैले त्यही एउटा सौभाग्य पाएँ शिक्षण जस्तो पेसामा कार्य गर्ने एउटा मौका पाएँ र यो मौकालाई मैले एउटा खुबै एउटा महत्वपूर्ण एउटा मौकाको रूपमा लिएको छु र यो शिक्षण पेसाप्रति म अत्यन्तै सन्तुष्ट छु खुसी छु आनन्दित पनि छु कि म विद्यार्थीहरूलाई जुन प्रकारले पढाउने गर्छु विद्यार्थीहरूलाई जुन प्रकारले शिक्षा दिने गर्छु त्यसमा सायदै मलाई लाग्छ विद्यार्थीहरू पनि सन्तुष्ट छन् विद्यार्थीहरूले पनि मैले पढाएको बिषय वस्तु पाठ्यक्रम पाठ्य विषय बुझ्ने गर्छन् अनि विद्यार्थीहरूबाट पनि सकरात्मक प्रतिक्रियाहरू मैले पाइरहेको छु र मैले नेपाली विषयमा पढाएका विद्यार्थीहरू ले सयमा अन्ठानब्बे प्रतिशतसम्म हालसम्म अङ्क प्राप्त गरेका छन् यस्ता मेधावी विद्यार्थीहरू पनि हामीसँग छन् जुन विद्यार्थीहरूले अन्ठानब्बे प्रतिशत प्राप्त गरेर धेरै स्थानीय अनि उच्च स्तारीय पुरस्कारहरू प्राप्त गरेका छन् अनि आज देशका ती असल कर्णधारहरू बन्न सफल बनेका छन् कतिजना विधार्थीहरू हामीले पढाएको मैले पढाएको विद्यार्थीहरू आज जापानमा काम गरिरहेका छन् अमेरिकामा काम गरिरहेका छन् भारतका बिभिन्न प्रान्तहरूमा गएर काम गरिरहेका छन् अनि जो कति विद्यार्थीहरू मेडिकल लाइनमा गए देशको सेवा गरिरहेका छन् कोही शिक्षण क्षेत्रमा आए विभिन्न पेसामा गए र ति विद्यार्थीहरू आज पनि आएर घर फर्कदाखेरि भेट्न आउँछन् अनि भेटेर बातचित हुन्छ बातचित हुँदाखेरि ती पढाउँदा आफूले बताएका कुराहरू विद्यार्थीहरूले एउटा स्मरणीय रूपमा एउटा यादगारको रूपमा राखीरहेको कुराहरू अभिव्यक्त गर्दा आफूलाई सन्तुष्ट लाग्छ अनि आफूले पढाएका विद्यार्थीहरू एउटा राम्रो ठाउँमा एउटा उच्च पदमा पुग्न पाउन आनन्द लाग्छ खुसी लाग्छ र यो मात्र होइन मलाई के लाग्छ भने सबै विद्यार्थी सबै हाम्रा शिष्यहरू उच्च पदमै पुग्नु पर्छ अथवा पुगुन् भन्ने एउटा चाहना त हुन्छ तथापि मेरो सोच चाहिँ के हो भने सबै उच्च पदमा पुग्न नसके पनि देशको एउटा असल नागरिक चाहिँ बनुन् समाजको एउटा असल नागरिक चाहिँ बनुन् समाज हितको निम्ति जाति हितको निम्ति हाम्रो क्षेत्रको विकासको निम्ति ति विद्यार्थीहरू कार्यरत हुन् र एउटा सृजनात्मक दिशातर्फ अग्रसर हुन् भन्ने सोच मैले राखेको छु र यो पेसाप्रति मेरो एकदमै आनन्द मलाई लाग्छ खुसी लाग्छ म सन्तुष्ट छु अनि मेरो बाँकी रहेका जुन जीवन छ जीवनका बाँकी दिनहरू पनि म यही पेसामा नै व्यतित गरेर अवकाश लिने मेरो चाहना छ